मैले चाहिँ एउटा पुमाको जुत्ता अर्डर गरेको थिएँ कि अनि त्यसको रङहरू कलरहरू पुरा मन पऱ्यो अनि कुद्नुलाई पनि राम्रो हुँदो रहेछ क्या वेट हलुङ कुद्नको लागि पनि मजा आउने अनि लङ लास्टिङ पनि गर्दो रहेछ अनि मेरो खुट्टामा फेरि फिटिङ पनि भएको